मैले एउटा साडी मगाएको थिएँ जसमा चाहिँ मलाई यति धेरै मन पऱ्यो अस्तिको हप्ता मगाएको थियो मैले दुई तिनचोटि लगाइसकेँ तर त्यसमा एउटा केही पनि भुवा पनि उठेको छैन र कुच्चिएको पनि छैन र लगाउनु पनि यति सजिलो छ यति हल्का छ र त्यसको हेन्डवर्कहरू यति दामी छ र म लगाएर कहाँ कहाँ गइसकेँ र मेरो परिवारले पनि सबैले मन पराउनु भयो साथीहरूले पनि मन परायो र मलाई एदकमै खुसी लाग्यो होइन मेरो साडीहरू मन पराउनु भयो यति अहिले पनि मलाई त्यो साडी कहाँबाट किनको कस्तो किनेको भन्छ सोध्छ साथीहरूले सोधे होइन मैले चाहिँ अन्त त्यसको दाम पनि प्राइस पनि धेर छैन त्यो कम्ती नै हो त्यो चाहिँ एकदमै मन पऱ्यो त्यो साडी यसको वर्कहरू एकदम धेरै राम्रो छ र कलर पनि यति सुइटेबल सुइट छ लगाउनुमा पनि धेरै राम्रो देख्छ र मलाई चाहिँ एकदमै धेरै मन पऱ्यो यो साडी